तपाईँ निमा रेस्टुरेन्टबाट हुनुहुन्छ म साङ्सेबाट पासाङ तामाङ बोल्दैछु मलाई तपाईँको रेस्टुरेन्टबाट पिजा खानु मनलागेको थियो त्यसले गर्दाखेरि तपाईँलाई फोन गरेको अँ अहिले मौसम भनौँ भने पानी परिरहेको छ तपाईँको डेलिभर बोयहरूले कतै ल्याइदिनु सक्नुहुन्छ कि हुन्न